यहाँ चाहिँ यसरी हिँड्छ कतिजना चाहिँ अब आफ्नो स्कुटी बाइक हुन्छ स्कुटी बाइकमै जान्छ कतिजना चाहिँ अब बजार जाँदाखेरि लोकल ट्याक्सीमै हिँड्नुपर्छ बसतिर त अब यस्तो हिँड्नु पर्दैन यहाँ त अनि कतिजना चाहिँ अब हिँडेरै पनि पैदलै हिँडेर पनि जान्छ कतिजना चाहिँ अब गाडीमै जान्छ कति आफ्नै पनि हुन्छ प्राइभेट गाडी त्यसमै जान्छ कतिजना चाहिँ अब लोकल ट्याक्सीमै जान्छ